मैले जीवनमा सबैभन्दा सामना गर्नुपरेको चुनौतीहरू भन्दाखेरि मलाई मेरो फर्स्ट काम अप्लाइ गरेको याद आउँछ मैले सबैभन्दा पहिला काम अप्लाइ गर्दाखेरि म इन्टरभ्यूमा गएको थिएँ इन्टरभ्यू बसेको थिएँ हो अनि म त त्यहाँबाट रिजेक्ट भएँ मेरो साथी सँगैको साथी मेरो बेस्ट फ्रेन्ड पनि गएको थियो रहेछ मलाई भनेनँ मैले त थाहै पाइन लास्टमा अपोइन्टमेन्ट आउँदाखेरि म जाँदाखेरि तिमी कुन चाहिँ उयसमा भन्दाखेरि चाहिँ मैले गरेको मैले जुनमा अप्लाइ गरेको थिएँ त्यही काम नै उसले पाएको रहेछ मलाई कतिको मनमा लाग्यो त्यो त अब भन्नुपर्दैन मन कतिको दुख्छ भनेर सँगैको साथे मैले आफै हेर्नुपर्ने म एक्लै घरको छोरा भएको कारण मैले घर पनि सम्हाल्नुपर्ने थियो त्यो टाइममा मलाई कत्तिको चाहिँ गाह्रो परेको थियो अब त्यो त्यो पनि मेरो लागि सबैभन्दा ठुलो चुनौती हो मैले आफ्नै साथीले पनि मलाई भनेनँ मलाई थाहै भएन साथीहरूलाई पनि ट्रस्ट गर्नुहुँदैन रहेछ आफ्नै साथीलाई पनि हामीले ट्रस्ट गर्नुहुँदैन रहेछ भन्ने मलाई लाग्यो किनभन्दाखेरि एउटै काम अप्लाइ गरेको हामीले त्यो उसलाई पनि थाहा थियो मलाई पनि थाहा थियो तर उसले मलाई भनेनँ त्यो मेरो जीवनको सबैभन्दा ठुलो चुनौती हो तर चुनौतीलाई पार गरेर अघि बढ्नु नै हिम्मत पाएँ मैले